हालैमा मैले दार्जिलिङको एउटा लुगा पसलबाट एउटा आफूलाई चिसो मौसममा न्यानो बनाउनका निम्ति एउटा ज्याकेट किनेको थिएँ जो हेर्दा एकदमै राम्रो थियो र त्यसको गुणस्तर पनि त्यत्तिकै उच्च रहेछ जब मैले लगाएँ त्यो यो दार्जिलिङको चिसो मौसमलाई काट्ने अनि शरीरलाई न्यानो प्रदान गर्ने ज्याकेटको रूपमा

अनुभव गरेँ र यो हजुरहरूले पनि किनेर लगाउनुभयो भने हजुरहरूको शरीरलाई यस ज्याकेटले हजुरहरूले सोचेकोभन्दा पनि अधिक न्यानोपन प्रदान गर्छ भन्ने म यसमा आश्वस्त विश्वस्त छु र यो ज्याकेट लगाउँदाखेरि आफूलाई एकदमै धेरै सुविस्ता भएको पनि मैले अनुभव गरेँ

मलाई यो जुन ज्याकेट किनेको छु त्यो एकदमै मलाई मनपर्ने कलर थियो त्यसैले मैले किनेँ मनपर्यो र कलर अनुसार मैले किनेका भएकाले गर्दा सायद यो ज्याकेट त्यति राम्रो नहुन पनि सक्छ भन्ने एक प्रकारको मनमा कौतुहलता थियो तर त्यो कौतुहलता सकारात्मकता नै भयो सकारात्मक नै निस्किए यो ज्याकेटको जुन देखाइमा सुन्दरता छ र लगाइमा पनि त्यस्तै सुन्दरता र यसले प्रदान गर्ने न्यानोपनमा पनि उत्तिकै सुन्दरता र उच्च गुणस्तर भएकाले गर्दाखेरि म हजुरहरूलाई यही भन्न चाहन्छु यो ज्याकेट हेर्दा जति राम्रो छ र लगाउँदै उत्तिनै राम्रो र न्यानो पनि दिने ज्याकेट रहेछ त्यसैले हजुरहरूले निर्धक्क रूपमा किन्न चाह्यो भने यो ज्याकेट किन्न सक्नुहुनेछ